मैले सिलगढीबाट सामान किनेको थिएँ एउटा डाइनिङ टेबल त्यो डाइनिङ टेबल चाहिँ एक महिनापिछे राम्रो भएन मलाई साह्रै नराम्रो लाग्यो दोकानेले भन्नुभएको थियो समान राम्रो छ यो चिज राम्रो छ भन्नुभयो त्यसले गर्दा एक महिनापिछे चाहिँ मेरो डाइनिङ टेबलको अब चियर खुट्टा भाँच्चियो एउटा डाइनिङ टेबलको अनि मलाई मनपरेन त्यसको अब कलरहरू पनि उडेको जस्तो भयो त्यही कारण अबदेखिको चाहिँ किन्दाखेरि चाहिँ म सिलगढीमा सामान किन्दिनँ होइन किने पनि म त्यो दोकानमा किन्दिनँ सामान राम्रो आएन अब मैले बिस हजारको सामान दाम लगाएको थिएँ त्यो भनेको जस्तो दाम सामान आएन अनि त्यही कारण चाहिँ अबदेखिको चाहिँ म सिलगढीमा सामान त्यो दोकानदेखिको किन्दिनँ